दाजु यहाँबाट कालिम्पोङ जानु कति टाइम लाग्छ होला म अरू बेला बाघपुल भएर जान्थेँ आज लाभा भएर जाँदैछु कहिले राति हिँडेको पनि छैन अनि यस्तै कति टाइम लाग्छ होला हौ दस बजीसक्यो यहीँनिर कालिम्पोङ बजार पुग्दा मलाई कति टाइम लाग्छ अरू बेला त म यस्तो बाघपुलबाट जान्थेँ छिटै नै पुग्थेँ यस्तो तिन चार घन्टामा अब अहिले त लाभा भएर जाँदैछु कहिले हिँडेको छुइनँ यो बाटो कहिले गएको छुइनँ कस्तो के हो फर्स्ट टाइम गएको कति मिनट मिनट कति घन्टा लाग्छ यहाँबाट कालिम्पोङ बजार पुग्नु